मेरो गाउँमा विभिन्न किसिमको चराहरू देखिन्छ जस्तो अब बिहान उठेकोदेखि बिहान कल्चौँडा भन्ने चरा त्यो एकदम कालो हुन्छ रङदेखि सबै खुट्टा चुच्चो मात्रै केही चुच्चो मात्रै पहेँलो पहेँलो सेतो सेतो हुन्छ अरू सबै त्यो कालो हुन्छ त्यही भएर त्यसलाई पनि त्यसलाई कल्चौँडा पनि भनिएको होला भन्ने लाग्छ त्यसपछि देखिने चराहरूमध्ये जुरेली हो त्यो मलाई एकदम मनपर्छ त्यसको अलिकति शिर हुन्छ चुच्चोचुच्चो खाल्को शिर भएकोले त्यसको त्यसको विशेष सौन्दर्य देखिन्छ त्यो अरू चराभन्दा केही फरक त्यसको त्यसले जुन किसिमको आवाजहरू निकाल्छ त्यो त्यो सुन्नु मलाई एकदम रमाइलो लाग्छ त्यो साइजमा पनि आकारमा पनि ठिकको एकदम मिडियम खाल्के त्यो हेर्दा पनि रङमा फुस्रो फुस्रो मिसावट हुन्छ केही पखेटामा केही हिस्सा सेतो कालो कसैकसै रातो पनि देखेको छु त्यो शिर हुन्छ जुन टाउकोमा कोही रातो रातो कालो कालो यस्तै कस्तो हुन्छ अनि फुस्रो फुस्रो हुन्छ अरू जिउको रङ चाहिँ त्यो चाहिँ मलाई हेर्न एकदम मनपर्छ त्यसपछि हाम्रो गाउँमा हुने बुङ्गे भन्छौँ हामी बुङ्गामा त्यो प्रायः चुच्चो लामो भएको चरा सानोसानो आकारमा चुच्चा चुच्चो चाहिँ झन्डै आफ्नो शरीरभन्दा पनि लामो हुन्छ त्यो त्यसलाई बुङ्गे चाहिँ किन भनेको भन्दा त्यो बुङ्गामा प्रायः त्यो बुङ्गाको फुल हुन्छ जो त्यो रस खानु आउँछ अनि त्यो प्रायः बुङ्गाकै रस खाने हुनाले पनि त्यसलाई बुङ्गे भनेर भनिएको होला अनि अर्को चरा भन्नुपर्दा कोइली हाम्रोतिर प्रायः देखिने चराहरू मध्ये कोइली त्यसको त्यो प्रायः राति पनि कराउँछ त्यसको विशेषता चाहिँ त्यसले आफ्नो आफ्नो गुड कहिले पनि बनाउँदैन त्यसले अरूकै गुडमा आफ्नो बच्चाहरू हुर्काउँछ भन्ने भनाइ छ तर कहाँसम्म सत्य हो त्यो अब अनुसन्धानको विषय हो अनि अर्को चरा भन्नुपर्दा मजुर हाम्रोतिर प्रायैः देखि देखिन्छ अब मजुर त अब त्यसै पनि हाम्रो राष्ट्रिय पक्षी हो हाम्रोतिर एकदम व्यापक मात्रामा अहिले फैलिरहेको छ होइन जङ्गलतिर भयो बारीतिर अहिले घर छेउछाउतिर पनि आउँछ एकदम चरा बच्चाहरू काढेर अहिले धेरै मात्रामा त्यसले आफ्नो जनसङ्ख्या भनौँ न त्यसले आफ्नो लगभग जङ्गलतिर त त्यसले आफ्नो साम्राज्य फैलाइसकेको जस्तो अवस्था छ मजुर त अब त्यसै पनि राम्रो कराएको चाहिँ अलिकति त्यसको आवाज चाहिँ अलिक इरिटेट गर्ने खाल्को लाग्छ तर हेर्दा चाहिँ अब एकदम सुन्दर अरूभन्दा पनि भाले त्यो एकदम त्यो जति बेला त्यो त्यसले आफ्नो पखेटा पुच्छर फि फिजाउँछ त्यत्तिखेर चाहिँ एकदम त्यसको सौन्दर्य नै अब त्यसको विशेषता नै त्यही हो त्यसको एकदम बिछट्टै सौन्दर्य त्यति बेला देखिन्छ जति बेला त्यसले आफ्नो प्वाँख फिजाउँछ यो एकदम त्यो डान्स त्यसले त्यो नाच्यो भने त त्यतिखेर नाच्यो भने त त्यो अझै अब सुनमा सुगन्ध भनौँ न त्यो त अब हेर्नलाइकको दृश्य हुन्छ त्यसलाई त्यो नाचेको चाहिँ अब भिडियोमा क्याप्चर गर्नुसक्यो भने त्यो त एकदम आनन्द आउँछ पनि रमाइलो हुन्छ अरू देखिने चराहरू कोकोले भन्छौँ हामी जो चाहिँ मकै बारीतिर मकै चोरिखानुमा एकदम माहिर किसिमको आकारमा केही ठुलो अनि त्यसको पुच्छर एकदम लामो हुन्छ त्यो त्यसले त्यसको आवाज चाहिँ एकदम अब फ्यामिलिएर खाल्को हुन्छ नि घरमा घरमा अब कसैले बोलाएको जस्तो लाग्ने खाल्को अब लगभग त्यसले कराएको चाहिँ कता गएको भनेको जस्तो लाग्छ क्या हौ

त्यो पनि हेर्दा चाहिँ सुन्दर देखिन्छ तर अलिक त्यसको बिझ्यााइँ गर्ने एउटा खुबी छ नराम्रो पक्ष चाहिँ त्यसपछि ढुकुर हाम्रोतिर प्रायः हुने चरा ढुकुर हो त्यसले पनि अलिअलि बिझ्याइँ गर्छ अब फ्वा अन्नबालीहरू अलिअलि त्यसले पनि खाइदिन्छ त्यो त अब ढुकुरमा पनि अब दुई किसिमको हुन्छ कोर्ले ढुकुर भन्छ एउटा त्यो चाहिँ आकारमा केही सानो हुन्छ त्यो छिरबिरे छिरबिरे फुस्रो फुस्रो किसिमको हुन्छ त्यसपछि ताँबे ढुकुर भन्छ हाम्रोतिर हुने त्यो चाहिँ आकारमा अलिक बढी ठुलो हुन्छ त्यसले चाहिँ अब कोदोहरू खाने होइन मकैहरू खाने गर्छ अनि त्यसपछि कुथुर्के भन्ने हुन्छ लाहाँचे भन्ने हुन्छ त्यो त्यो लाहाँचे पनि हेर्दा चाहिँ मलाई एकदम सुन्दर लाग्छ र त्यसले चाहिँ अलिक रुखहरू बिगार्छ अब टोड्काहरू बनाइदिन्छ होइन तर त्यसले अब त्यो राम्रो पक्ष पनि छ किन भन्दा त्यो रुख रुख टोड टोड्का बनाउनु भनेको अब त्यसले त्यो आफ्नो आहारा खोजेको हो चारो त्यसले त्यहाँ रुख ठुँगेर टोड्काबाट त्यसले अब किराहरू त्यसले निकालिखान्छ त्यो पनि दुई तिन किसिमको प्रायः हुन्छ अब त्यो आकारअनुसारको अब नाम त थाहा छैन तर त्यस लाहाँचेले चाहिँ भन्छ अब एउटा चुच्चो एकदम त्यसको पनि लामो हुन्छ अनि खुट्टाहरू पनि लामो नङ्ग्राहरू एकदम लामो लामो हुन्छ त्यसको चुच्चो चाहिँ एकदम लामो हुन्छ मैले मेरो ज्ञानअनुसार त्यसको चुच्चोभन्दा पनि जिब्रो अझै लामो हुन्छ भनेर मैले कतै पढेको सायदै हुनसक्छ अब चारो निकाली खानुलाई मलाई याद भएको नाम चाहिँ अहिले चाहिँ यति हो चराहरूको